अँ हेलो हो त नयाँ नयाँमा छ त टू सुटहरू पनि छ कुर्ताहरू पनि राम्रो राम्रै छ प्यारालल कुर्ताहरू सिलाउँछ अँ ए डिजाइनहरू त राम्रो राम्रो डिजाइनहरू सिलाइन्छ नि सिलाउँछ नि यहाँनिर मेरो कस्टमरहरू धेरै आउँछ हो त्यहाँदेखि अरू अन्त त्यो हेल्फरहरू पनि छ दुई दुईजना राखेको छु हो तिनीहरूले पनि सिलाइहाल्छ राम्रो हालिदिएको छ सक्यो नि अस्ति नै सकेछ लगेर जाँदा हुन्छ नयाँ त अहिलेको डिजाइन कस्तो छ अब जस्तोमा प्यारालल अब सुरुवाल छ भने माथिबाट कुर्ती हुन्छ त्यही राम्रो स्टाइलै भएकै सिलाएको छु नि अँ जस्तो पनि सिलाउँछ जस्तो पनि अहिले जस्तोमा अब नयाँ नयाँ स्टाइलहरू छ कस्तो लगाउँछ कस्तो सिलाउनु पर्छ भन्ने सबै थाह छ नि सबै सकिन्छ नि सबै सक्दा धेर जस्तो कस्टमरहरू मेरै दोकानमा आउँछ हुन्छ नि ल्याउँदा हुन्छ अझै अरू अरू पनि कपडाहरू पनि सिलाउँछ सिम्पल सिम्पलमा कस्तो डिजाइन कस्तो हुन्छ के हुन्छ हेरिहेरि हुन्छ नि आएर डिजाइन कस्तोमा सिलाउनु पर्छ भन्ने आएर भन्दा हुन्छ डिजाइन हेरेर हुन्छ धेरै डिजाइनमा हो भने पाँच सौ रुपियाँ अलिक कम्तीमा हो भने चार सौ कुन अहिले अहिलेको नयाँ स्टाइलको नयाँ स्टाइलको छ

हुन्छ ल्याउँदा होइन साडीको फल्सहरू लगाउँछ हो चोलोहरू पनि साडीको फल्स लगाएर छेउ पनि खुट्छ साडीको यहाँ ऊ यसमा ब्लाउजहरू पनि सिलाइन्छ गोलगला भीगला हो अन्त फुल उयो बाहुलाहरू पनि कसैले हाफ हुन्छ कसैको फुल बाहुला हुन्छ त्यही प्रकारले सिलाइन्छ जस्तो भन्यो त्यस्तै

ओके बाई